हाम्रो बगैँचामा चाहिँ त्यो काउलीको रुख मैले रोपेको थिएँ अन्त त्यसमा चाहिँ दुई तिनवटा अब फुल फुलेको छ अन्त अहिले चाहिँ एकदमै अब त्यसको फल पनि फल्न लागेछ अनि त्यो देख्दा पनि अलिक खुसी लाग्छ अब त्यो पनि खानु पाउँछ भनेर होइन अन्त अन्त मैले के भन्छ त्यो चा चाँपको रुख पनि रोपेकी थिएँ हो अन्त त्यो रोडोडेन्ड्रनको रुख पनि रोपेको थिएँ त्यसमा चाहिँ अहिले अहिले त मौस अहिले त त्यो फुल्ने टाइम छैन अन्त पछि फुल्न लाग्छ अन्त धेरै जस्तो मेडिसिनाल प्लान्ट पनि रोपेको छु अन्त तितेपातीहरू होइन त्यो तितेपाती चाहिँ कोही कोही बेला अब नाकहरू फुट्दा हो यस्तोहरू हुँदाखेरि चाहिँ अब त्यसले अब उपचार हुनसक्छ अन्त हामीले धे धेरै जस्तो प्लान्टहरू फ्लावर्सहरू पनि रोपेको छौँ अन्त अन्त धेरै जस्तो के भन्छ एलोभेराहरू जस्तो अन्त एलो भेरा तुलसी तुलसीहरू तुलसी पनि अब धेरै अब प्रयोग हुनुहुन्छ त्यसले पनि अब अब ज्वरो मार्गीहरू त्यसले पनि अब एकदम सुबिस्ता हुन्छ जब अब हामीलाई एकदमै साह्रो पारेको बेलामा अन्त त्यो रुखपात रोपेकोले गर्दाखेरि पनि हामीलाई सास फेर्न पनि एकदम सुबिस्ता हुन्छ अन्त त्यो अब त्यो फुल त्यो रुखहरू अब त्यो रोपेको फुलेको देख्दाखेरि एकदमै खुसी लाग्छ किनभने त्यसले हामीलाई एकदम आनन्द पनि दिन्छ किनभने अब आबो चाहिँ अब सोसाइटीमा बस्दाखेरि पनि हामीलाई एकदमै उयो एकदमै चेप्पिएर अब हुन्छ नि गुम्सिएर बसेको जस्तो हुन्छ त्यो रुखहरू देख्दाखेरि चाहिँ एकदम खुला हुन्छ आनन्द हामीलाई प्रदान हुन्छ